हेलो अँ दिदी भन्नु न हेलो सुन्नुहुँदैछ ए सुन्नु न आज म हस्पिटल गएको थिएँ कि ए बिरामी लिएर गाउँको बैनी बिरामी थियो र उसलाई लिएर कोही जाने साथी नभएर चाहिँ मैले लिएर गएको थिएँ तपाईँलाई हस्पिटलमा देखेको थिएँ हो यस्तो भिड थियो त्यहाँनिर तपाईँलाई बोलाऊँ भन्दाभन्दै पनि बोलाउन सकिनँ हो मेरो पनि यता बिजी थिएँ बिमारीलाई त्यहाँ दे डक्टर देखाउनुओर्नु हो त्यहाँ थिएन अन्तखेरि तपाईँलाई त्यहाँ देखेको थिएँ हस्पिटलमा अन्त केको लागि आउनुभएको थियो होला भनेर नि मैले फोन गरेको हजुर ए हजुर हजुर ए त्यही भएर सायद डिस्चार्ज पेपरहरू बनाउनुहुँदै थियो होला तपाईँ कि म पनि बिजी थिएँ त्यति बेला हो अहिले चाहिँ कस्तो हुनुहुन्छ अनि अलिक जाति हुनुभयो बडा ए हजुर त्यही त होइन म पनि बिरामी लिएर आएको थिएँ कि फर्किहालेँ म चाहिँ हो तर उहाँको अब टेस्टहरू भनेर टेस्टहरू पुरा लेखिदिएको छ होइन त्यो पनि अब खाना नखाइकन टेस्ट गर्नुपर्ने रहेछ आज त भएन खाना खाएर गएको थियो हो अनि टेस्टहरू भएन अब फेरि खाना नखाइकन लिएर आउनु भनेको छ अब कहिले हुन्छ फेरि लिएर आउँछु हो अन्त त्यहाँको के छ हौ त्यो उयोहरू चाहिँ रिपोर्टहरू कस्तो आउँछ टाइममै टेस्टहरू राम्रै गरिदिँदो रहेछ त्यहाँनिर हजुर ए टाइम लिएर है त्यही त हामी त अब यहाँबाट वहाँ पुग्नुपर्छ हो बिरामी लिएर अब फेरि खाना नखाई पानीधरि नखाई आउनु भनेको छ हो खाली पेटको गर्नुपर्छ भनेको छ भनेपछि मुस्किल पो हुनेरहेछ है बस्ने गरेर जानुपर्ने रहेछ हौ नि ए हजुर खै के के टेस्टहरू भनेको छ हो ब्लड टेस्टहरू भनेको छ सायद हार्टको पनि होला हो खै के के भनेको छ हौ त्यो मैले राम्रोसित हेरिनँ कि टेस्ट भनेको थियो हतार थियो र फर्किहाल्यौँ हामी पनि हो अब खाना नखाइकन भनेको थियो खाना खाइहालेको थियो त्यहाँबाट त अब कुरा गर्ने उयो नै भएन खाना खाइसकेपछि सोध्ने कुरै आएन हो अनि फर्किहाल्यौँ हजुर ए अँ ए हजुर ए त्यही त उनीहरूलाई अब भन्नुपर्यो नि त नि बाहिर गर्नुपर्यो भने त अब पैसाहरू बोकेर जानुपर्यो हजुर बाहिर गर्नुको लागि त आफू पहिल्यै प्रिपेयर भएर ग जानुपर्यो नि त त्यहाँबाट फेरि अत्तालिँदै केही नलिई नगरी गयो भने त वहाँ पुगेर फेरि बाहिर गर्नु भन्यो भने त फेरि फर्केर फेरि जानुपर्ने अवस्था आउँछ हो त्यही भएर तपाईँलाई फोन गरेको राम्रै भएछ हौ है

हुन्छ भाउजू